नेपाली भाषा नेपाली भाषा भनेको चाहिँ मेरो आफ्नो मातृभाषा हो जो भाषा चाहिँ मैले आफ्नो आमाको गर्भबाटै सिकेर आएको र त्यो नेपाली भाषालाई मैले बोल्नको निम्ति मैले जब म यो धरतीमा आएँ त्यति बेलैदेखि मेरो कानमा यो नेपाली भाषाका प्रत्येक शब्दहरू पर्ने गर्दथे क्या त्यो शब्दले गर्दाखेरि मलाई भाषामा धेरै सजिलो हुन्छ वा हुन गयो र त्यसरी नै जब म मेरो उमेर पनि बढ्दै गयो र मलाई स्कुलमा भर्ना गरियो त्यस पश्चात् नेपाली भाषाको पढाइ सुरु भयो जस्तै क ख ग घ अ आ इ ई है

यस्ता शब्दहरू लिएर मैले मेरो नेपाली भाषाको पढाइ सुरु गर्न थालेँ नेपाली भाषा एकदमै सजिलो भाषा हो जुन भाषा अरू धेरै भाषाहरूभन्दा एकदमै सजिलो भाषा हो अनि यो भाषा सिक्दाखेरि कतिजना धेरै कठिन पनि हुन जाँदछ र हामीले नेपाली भाषा गऱ्यौँ पढ्यौँ है र हामीले आफ्नै भाषा आफ्नै नेपाली भाषाका निम्ति सरकारबाट मान्यता गराउनका निम्ति दिलाउनका निम्ति यहाँका अग्रजहरूले धेरै बलिदान दिएका छन् यहाँ आफ्नै मातृभाषालाई मान्यता दिलाउनको निम्ति आन्दोलन गर्न पऱ्यो जसलाई भाषा आन्दोलन भनिन्छ त्यो भाषा आन्दोलनको नेतृत्व पूर्व सिक्किमको मेम्बर अफ पार्लियमेन्ट दिलकुमारी भण्डारी अनि उहाँका श्रीमान पूर्व मुख्यमन्त्री सिक्किमका नरबहादुर भण्डारी उहाँहरूको एकदमै ठुलो भूमिका अनि त्यस पश्चात् हाम्रै यस दार्जिलिङ पहाड भेगका अग्रज

कर्मीहरू साहित्यिक साहित्य कर्मीहरू अनि पोल्टिसेनहरू जस्तै आरबी सरहरू है जस्ता उहाँहरू धेरै यस आन्दोलनमा लागिपरेका थिए उहाँले धेरै कठिन धेरै सङ्घर्ष गर्न परेको थियो कि यो नेपाली भाषालाई मान्यता दिलाउनको निम्ति अनि यो मान्यता दिलाउँदा दिलाउँदै हाम्रो कालेबुङमा एक अग्रज लिडर नेतृत्व गर्नु हुने व्यक्ति उहाँको शहीदसम्म उहाँ बन्नु परेको थियो त्यसरी नै हाम्रो नेपाली भाषाले मान्यता पायो तर नेपाली भाषाले मान्यता पाए पश्चात् हामीले सरकारबाट उपलब्धि चाहिँ के पायौँ त भन्दाखेरि नेपाली भाषाले मान्यता पनि पायो तर कुनै पनि डिपार्टमेन्ट सरकारी कार्यलयमा गएपछि हामीले आफ्नो भाषाको एउटा फर्म धरि पनि पाउन सक्दैनौँ न कुनै सरकारी इन्टरभ्यू होस् या कुनै सरकारमा सरकार अफिसमा गएर आफूले काम गर्न पर्दा सजिलो हुने कुनै एउटा कार्य नै होस् त्यसमा हामीले आफ्नो नेपाली भाषालाई त्यहाँ पाउँन सक्दैनौँ र त्यसैले गर्दाखेरि आएर अहिले हाम्रो युवाहरू अहिले जुन आउने नानीहरू छन् त्यसरी नै आफ्नो भाषामा पछाडिदैँ पछाडिदैँ पछाडिदैँ गइरहेको छन् जस्तो मलाई लाग्दछ